आफ्नो भाइले चाहिँ धेरै राम्रो पढोस् भन्ने म चाहन्छु किनभने पढेर आइपिएस या फिर डक्टर इन्जिनियरिङ केही न केहीको गरोस् किनभने पढेको मान्छे राम्रो हुन्छ राम्रो सोसलाइज हुन्छ बुझकी हुन्छ उसले हरेक चिजमा बुझेको हुन्छ काम पढेर काम पायो भने घर फ्यामिलीलाई राम्रो हुन्छ मैले चाहिँ यति पढ मैले चाहिँ धेरै पढे पनि मैले केही कुछ गर्न सकिनँ पढेको जस्तो भएर बस्नु सकिनँ छोरी मान्छे बिहा भएर केही कुछ गर्नुको लागि सोच्नुपर्दो रहेछ र मेरो भाइ छोराछोरीले चाहिँ पढेर समाजमा केही कुछ काम उन्नति गरोस् ताकि सबैले चिनोस् उसले गर्दा होइन केही काम गरेको राम्रो लाग्छ पढेको राम्रो लाग्छ पढेको मान्छे राम्रो सोच समझदार हुन्छ पढेको मान्छेलाई केही चिजको भ्यालू सिकाउनु पर्दैन पढेको मान्छेलाई कुनै कुराको कुनै कुरामा दोबारा भनिरहनु पर्दैन उनीहरूलाई एकोहोरो अट्टेरी गरिरहँदैन पढेको मान्छेसँग बात गर्नु मनपर्छ मलाई पनि पढेको मान्छे राम्रो लाग्छ प्रायःजसो पढेको मान्छेकोमा यति ज्ञान हुन्छ कि ज्ञानले भरिएको हुन्छ उनीहरू आफूले काम गरे भने घर फ्यामिली चल्छ उनीहरूको पढेको मान्छेकोमा पैसा धेरै धेरै भन्दा पनि धेरै पढोस् पढेर चाहिँ इन्जिनियर डक्टर डक्टर बन्यो भने दुःख गरिब महिलालाई दुःख सु उयोलाई दुःखसुखमा हेल्प गरोस् सहायता गरोस् त्यही भन्न चाहन्छु